हाम्रो नेपाली खानामा चाहिँ यहाँ विशेष हाम्रोमा चाहिँ अब पितृ श्राद्ध श्राद्ध भन्छौँ हामी त्यो श्राद्धमा चाहिँ हामीले खिर बनाउँछौँ तर त्यो त्यो दिन पितृ श्राद्धको दिन खिरलाई हामीले खिर भन्दैनौँ हामीले पाइस भन्छौँ त्यसलाई पाइस भनेर पकाउँदै चाहिँ शुद्ध गाईको दुधमा चाहिँ बस्तीको चामल हालेर चिनी हालेर घिउ हालेर बनाएर चाहिँ हामीले त्यो दिन चाहिँ पिण्डको लागि बनाउँछौँ हामीले पाइस भन्छौँ त्यसलाई अनि त्यही खिर चाहिँ हामीले अब अकेजनतिर काहीँ केही पकाउँदाखेरि चाहिँ हामीले त्यो खिरमा चाहिँ नरिवल किसमिस काजुदेखि लिएर के अरे अब के अरे गुड गुड पनि अब अर्को दुई खालको हुन्छ गुड अनि त्यो कुन खिरमा चाहिँ कुन गुड गुडले सुट हुन्छ अब त्यो गुड हालेर अब कलरको लागि पनि हुन्छ त्यो गुड अनि त्यो हालेर बनाएर चाहिँ हामीले खिर त्यसरी पकाइन्छ अब प्रायः अकेजनतिर चाहिँ हामीले घरको पितृ श्राद्ध गर्दा चाहिँ हामीले त्यस खिरलाई चाहिँ हौ यसरी पकाउँछौँ हामीले त्यसलाई चाहिँ पाइस भन्छौँ पिण्डको रूपमा हामीले चढाउनेलाई चाहिँ हामी पाइस भन्छौँ अनि अकेजनतिर पूजापाठतिर गर पकाउनेलाई चाहिँ त्यसरी पकाएर हामी उहिले बाजे पुर्खौलीदेखि हजुरबाआमाले गरेर ल्याएको त्यतिखेरको पहिलेको खिर पकाइमा अन्तर थियो पिसेको मरिच हालेर एकदम अहिले भातको चोइली बस्ने खालको खिर बनाइन्थ्यो भने अहिले चाहिँ अब ग्रेभी हुन्छ त्यसमा मरमसलाहरू लगाएर ग्रेभी बनाएर अब चम्चीले खाने खालको खिर बनिन्छ अहिले पहिले चाहिँ हामीले भात खाएको जस्तो पाराले खान्थ्यौँ अहिले चाहिँ अब चम्चीले खाने खिर बनिन्छ अनि अर्को कुरा अब हाम्रो श्राद्धतिर चाहिँ अब फुरौलो बनाइन्छ कालो दाल भिजाएर पिसेर त्यसलाई दहीले मुछेर हर्दीहरू नुनहरू लगाएर के अरे फुरौलो पकाएर हाम्रो पितृ श्राद्धमा चाहिँ फुरौलो चढाउँछौँ अनि धुलो अचार अनि अदुवाको सिकर्नी भनिन्छ त्यसमा दही र चिनी हालेर हामीले त्यो बनाएर पितृ श्राद्धमा हामीले चढाउँछौँ अनि हामीले नेपाली खानाहरू विभिन्न अब गुन्द्रुकहरूदेखि लिएर गुन्द्रुक सिन्की अब निकै ठन्डा हुँदा अनि गरम खाना अमन हुँदाखेरि अमिलो कुरोले खाना रुच्छ भनेर हामीले त्यसमा बनाएर कसैले चट्नीको रूपमा पनि खान्छन् कसैले अब झोक के अरे बेसी उयो गरेर सुप बनाएर पनि खाइन्छ त्यसमा भात अब अलिअलि हल्का आलुहरू हालेर उमालेर खाइन्छ अर्को चट्नी काँचो पनि साँधेर खाइन्छ गुन्द्रुक सिन्की अनि हामीले किनेमा हुन त हामी किनेमा त्यति खादैनौँ र पनि खाँदाको किनेमा चाहिँ मजाले प्याज खोर्सानी खारेर अनि मजाले किनेमा रातो गरेर भुटेर चाहिँ टमाटर लगाएर त्यसको ग्रेभीसँग कतिले चाहिँ अब कोदोको ढेँडोहरू खान्छ हामीलाई चाहिँ अब अब यो ढेँडो भन्ने कुरोहरू त अब अहिले त हाइलाइटमा पुगेको छ त्यस कारणले हामी चाहिँ अहिले अब भातैसँग खानेलाई अब मनपर्नेलाई चाहिँ अति मनपर्छ त्यो कुरोहरू बस्तीको अब नेपाली खाना सिस्नु अब असोज कार्तिकमा सिस्नुको सिजन आउँछ सिस्नुको फुल एक प्रकारको मिठो हुन्छ कतिवटा शरीरको किटाणुको लागि सिस्नु खानु भन्छ अनि यसको फुलहरू अहिले त प्रेसर हुनेहरूले पनि प्रायःले त्यही खान्छन् सजना सिस्नुहरू नेपाली खानाहरू त्यस्तै हुन्छ किनेमा गुन्द्रुक सिन्की अनि बस्तीको सब्जीहरू पनि अब अहिले सजनाहरू सिमरायोहरूले पनि अब कतिवटा बिमारलाई कन्ट्रोल गर्दोरहेछ अहिले त अब धेरै मान्छेहरूले पढेर ज्ञान पाएर चाहिँ अब धेरै आफू आफू दबाईहरू प्रयोग गर्छन् त्यसै गरी हामीले पनि विश्वास गर्छौँ त्यसमा चाहिँ त्यसरी नै नेपालीको खाना चाहिँ अब भान्सा उज्यालो हुन्छ अरू अब मांसाहारीलाई त अब मासुले नै उज्यालो हुन्छ अनि शाकाहारीहरूलाई चाहिँ अब त्यही सब्जीहरूले नै भान्सा उज्यालो पारिन्छ